भारतको धार्मिक स्थलहरू मध्ये जाने ठाउँ केदारनाथ उत्तराखन्ड पुरी जगन्नाथ पुरी यो सब छन् असममा पनि कामाख्या मन्दिर छ असममा पनि कामाख्या मन्दिर छ अन्त त्यहाँदेखि यता सिक्किममा चारधाम सिक्किममा पनि चारधाम छ अहिले सिक्किम सरकारले चारधाम खोलेर सबै चारैवटा धामको तीर्थयात्रा मानिसहरूलाई गराउन सकेका छन् अन्त यता यसरी नै हाम्रो जलपाइगुडीको डिस्ट्रि्क्टमा पर्ने जलपेस धाम पनि छ यहाँ हामी जाँदाखेरि यो साउनको महिना पारेर जान सक्छौँ साउनको महिनामा जान सक्छौँ अनि हामी यसरी साथीभाइसित मिलेर जान सक्छौँ